मैले अस्ति लिएकै प्रोडक्टमा मैले नेगेटिभ एक्सपिरियन्स बताउनु पर्दा चाहिँ के लाग्यो भन्दा प्रडक्ट वाज गुड होइन प्रडक्ट त राम्रो थियो तर त्यसको जुन चाहिँ चाहिँ लाइक आउटर भनौँ न आउटर कभर आउटर एपिरियन्स चाहिँ अलिकति मलाई राम्रो लागेन प्लस त्यो कलर पेन्ट चाहिँ एकदम स्मुथली लाग्नु चाहिँ लाग्ने तर जब त्यो कलर चाहिँ हाम्रो पेन्ट चाहिँ हाम्रो हातमा या भनौँ लुगातिर लाग्दाखेरि चाहिँ एकदमै त्यसको हुन्छ नि दाग बस्ने रहेछ धुँदाखेरि पनि नजाने धोएर पखाल्नु पखाल्दा पनि यति टाइम लाग्ने समय लाग्ने होइन त्यो चाहिँ थियो यो प्रडक्टको एउटा मलाई नमनपरेको कुरो